फ्लिपकार्टबाट मैले यो सेकेन्ड टाइम सामान मगाएको थिएँ सामान भन्दा पनि कुर्ती मगाएको थिएँ हो अन्त रेड रेड र वाइटमा मगाएको थिएँ हो अन्त रेड कलरको चाहिँ र नयाँ लुगा भनेर धुएँ मलाई बजार जानु थियो लगाएर धुएर लगाए एकदम राम्रो राम्रो एकदमै कलरहरू पनि गएन त्यस्तो उयोहरू पनि लुगाहरू पनि घटेन एकदम राम्रो राम्रो आएको थियो हो अन्त अर्को चाहिँ अब खोलेर हेरेको छुइनँ अब त्यो कस्तो के छ हो अब कहिले हुन्छ त्यो यहाँ परनिर साथीको नानीको बर्थडेमा बोलाइरहेको छ त्यो दिन म उयो गर्छु हो हेर्छु लगाएर जान्छु भनेर सोचेको छु हो आज चाहिँ सेकेन्ड अर्को हेर्नु पर्यो भनेर सोच्दैछु साथीको नानीको बर्थडेमा जानुको लागि अन्त खोलेर हेरेको थिएँ खोलेर हेर्दाखेरि चाहिँ के भएछ भनेदेखि चाहिँ त्यो चाहिँ डिफेक्टिभ आएको रहेछ सेकेन्ड प्रडक्टमा चाहिँ अर्को दुईवटामा चाहिँ एउटा चाहिँ राम्रो आएको छ अर्को चाहिँ यस्तो बउलाको छेउमा दुलो परेको छ डिफेक्टेट छ हो त्यसले गर्दाखेरि चाहिँ के भन्छ अरू अमेजनहरू भयो मिन्त्राहरू भयो त्योमा त एक हप्ता या त सेम टाइम दिन्छ फर्काउनुको लागि मैले रिटर्न रिट रिटर्न गर्नु मिल्छ भन्दाखेरि मिल्दैन भन्यो अन्त किन मिल्दैन भनेको ढिलो भयो भनेर भन्यो अरू त टाइम दिन्छ त किन नदिएको फ्लिपकार्टले चाहिँ भन्दाखेरि चाहिँ अन्त ढिलो भइसकेको थियो भनेर भन्यो किनभने मैले दुई तिन दिन या चार दिनको बादमा चाहिँ खोलेर हेर्दा चैँ मैले सम्झे राम्रै होला किनभने मैले फर्स्ट लगाउँदाखेरि त खोलेर लगाउँदाखेरि त राम्रै थियो हो म त सोचे हो त्यस्तै होला भनेर तर त्यस्तो छैन रहेछ